अब कालेबुङ जिल्लामा है शिक्षा र रोजगार रोजगारीजको सन्दर्भमा अब हेर्नु पर्दा एकदमै अब प्राय जस्तो बराबर जस्तै अब नै लाग्छ हामीलाई किनभने अहिले कालिम्पोङ जिल्लामा एकदमै अब बेरोजगार पनि अब त्यस्तै छ प्राय जस्तो एकदम बेरोजगारको पनि त्यतिकै नै बढेर गइरहेको छ अहिलेसम्म भनौँ अब त्यस्तो अफरहरू अब कति छ छनुको लागि एकदमै सानो तिनो कुरोहरूमा प्राय जस्तो कुनै अब एउटा म्युजिकलपट्टि भयो एउटा डान्सिङपट्टि भयो एउटा कुनै फुटबलहरू भयो कुनै त्यस्मा राम्रोसँगको एउटा यहाँकोले भनौँ नै भने राम्रोसँगको प्ल्याटफर्मै दिन सक्दैन अब छैन पनि अब यहाँनिर प्राय जस्तो अब त्यस्तै छ जग्गा जग्गाको एकदमै कम्ती मात्रामा छ त्यस्तो त्यही पनि भयो अब त्यो पनि अलिकति जो चाहिँ अलिक पैसावालाहरू छ है पैसावाला जो आमाबाबा पहिल्यैदेखि एकदम फाउन्डेसन राम्रो छ उसको है आमा बाउ राम्रोसँग है गभर्मेन्ट जबहरू गर्ने अलिकति पैसा रुपयाँ रुपियाँ कमाउने अब उनीहरूको उसले अब त्यो सानो तिनो प्ल्याटफर्ममा पनि अलिकति आफै इनभेस्ट गरेर आफ्नो छोराछोरी लाई अब त्यहाँ लगाइरहेको छ तर अब त्यस्तो गरिब दु खीले त त्यो सक्ने कुरो पनि आएन त्यहाँनिर लगाउने अन्त प्राय जस्तो त्यही कारणले गर्दाखेरि चाहिँ अब हाम्रो कतिजना छ ट्यालेन्ट हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा अहिले हेर्नु पर्दाखेरि कालिम्पोङमा अब अहिले हेर्नुपर्दाखेरि एकदमै रा राम्रो राम्रो ट्यालेन्टहरू भएकोहरू छ तर उनीहरूले अब र् राम्रो प्ल्याटफर्मै पाउनु सक्दैन पाएको छैन है त्यसले गर्दाखेरि अब अहिले त्यही भएर चाहिँ त्यस्तो राम्रो राम्रो ट्यालेन्टेडहरू छ तर उनीहरू अहिले ड्रगपट्टि लागिरहेको छ अब भनेको जस्तो उनीहरूले सोचेको जस्तो उनीहरूले गर्नु पाउँदैन है अब आफ्नो जुन सोचलाई जुन आफ्नो वे अब उनीहरूले लिएर हिँडेको छ जुन उनीहरूको धारणाहरू छ त्यो धारणाहरूमा पनि उनीहरूले निस्किनु सक्दैन त्यसले गर्दाखेरि चाहिँ अब नराम्रो नराम्रो प्राय जस्तो लागू औष औषधिहरू खाएर है भनौँ जाडँ रक्सीहरू खाएर अब है त्यस्तोपट्टि लागेर चाहिँ अहिले त्यसै आफ्नो लाइफ बर्बादहरू गरिरहेको छ त्यसले गर्दाखेरि अब प्राय जस्तो त्यो केलेम् कालिम्पोङ एरियामा अब प्राय जस्तो त त्यही हो ड्रग एडिकमा पनि अब त्यतिकै नै छ है बेरोजगारमा हेऱ्यौँ भने पनि बेरोजगारीमा पनि त्यतिकै छ प्राय जस्तो त अब दुइटै बराबरी नै छ भनौँ अब हाम्रो हेराइमा चाहिँ